हाम्रो विद्यालयमा पुस्तकालय त थियो र हामी पुस्तकालयमा प्रायः त त्यही सिलेबसकै क्लासमा के पढाइन्छ त्यसकै बारेमा अलिक जानकारी पाउन जान्थ्यौँ हुन त तर अब पछि पछि अलिक ठुलो ठुलो हुँदै गएपछि चाहिँ हामी धेरै कुराहरू हेर्थ्यौँ र के के हेर्थ्यौँ भन्दा चाहिँ अब हामी त्यो इन्साइक्लोपिडियाहरू हेरिबस्थ्यौँ अन्त हेर्दा त्यहाँ विभिन्न कुराहरू हुन्थ्यो सारा विश्वको नै कुरा हुन्थ्यो इन्साइक्लोपिडियातिर धेरै नजानेको कुराहरू त्यसमा हुन्थ्यो अन्त पछि पछि एउटा दाजुले मुनामदन भन्ने किताब पढ्ने सजेसन दिनुभएको थियो अन्त त्यही पछि मुनामदन भन्ने पुस्तक लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको त्यो पढेको थिएँ